अब म त है अब मुर्तिकार त होइन है तर म मैले त अब कुनै मुर्तिहरू पनि बनाएको छुइनँ है र मैले अब खिसी है अब आलोचनाहरू त अब सा त्यसको सामना त गरेको छुइनँ र अब मैले अब है त्यो म चाहिँ अब त्यो जग्गामा भए चाहिँ है म चाहिँ अब अब उनीहरूले अब मैले बनाउँदा अब है मुर्ति अब बनाएको छु भने बनाउँदै छु भने है उनीहरू कसैले आएर मलाई खिसी है हरू आबो खिसीहरू गऱ्यो भने है अब के के भन्यो भनी म अब त्यो कुरालाई चाहिँ अब इग्नोर गरिदिन्छु है उनीहरूको कुरा नसुनिकन है म चाहिँ अब त्यो मुर्ति बनाउँदै गर्छु है र कसैले चाहिँ अब राम्रै कुरामा राम्रै कुरालाई पनि अब सुधार गर्नुको लागि खिसी गरेको हो भने चाहिँ अब म है त्ईयसलाई सुधार गर्नेछु र अब कसै त अब हुन्छ नि है अब अर्काको देखा खाई देखा खा देखासेखी गर्छ है र अब त्यो जुन कुरालाई चाहिँ मैले अब राम्रै बनाउँदैछु तर पनि अब त्यो कुरालाई चाहिँ अब खिसी गऱ्यो भने चाहिँ है अब म त सहदिनँ है तर म पनि केहि कुरा त भन्छु होला र अब जति सक्दो चाहिँ म त्यो त्यस्तो कुरालाई चाहिँ है अब त्यो त्यस्तो कुरालाई चाहिँ अब त्यस्तो कुरा भन्दादेखि पनि अब राम्रै बनाउँदैछ तर पनि खिसी गर्दै छ भने चाहिँ अब म त्यस्तो कुरालाई चाहिँ अब एकदमै है इग्नोर गरिदिन्छु